धेरै जसो मानिसहरूमा नेपाली भाषा र हिन्दी भाषा समान रहेको छ भन्ने गलत धारणा रहेको पाइन्छ तर यी दुवै भाषाहरूको स्रोत संस्कृत रहे तापनि नेपाली भाषाको आफ्नै विशेषताहरू रहेका छन् अरू भाषाहरूमा अनुकरणात्मक शब्दहरू पाइँदैन तर नेपाली भाषामा अनुकरणात्मक शब्दहरू प्रशस्त मात्रामा पाइन्छ नेपाली भाषामा ह्रस्व इ ज्यादा मात्रामा चलाइन्छ भने हिन्दी भाषामा दीर्घ ईको प्रयोग प्रायः हुँदछ